अब सुन्दा त हाँसउठ्दो लाग्छ होला अब मलाई चाहिँ लाग्छ मेरो गर्वको उपलब्धि के हो भनेर कसैले सोध्यो भने चाहिँ म के भन्छु भने मेरो गर्व गर्ने ठाउँ अर्थात् मेरो उपलब्धि भनेको चाहिँ म चाहिँ मान्छे बन्नु सकेँ त्यो चाहिँ मेरो लागि गर्वको कुरा हो होइन मलाई चाहिँ के लाग्छ भने यो आकार मात्रै भएको मान्छे चाहिँ मान्छे होइन मान्छे बनिनका लागि उभित्र थुप्रै कुराहरू होइन कुट एकदम कुटकुटके त्यो भरेको हुनुपर्छ भन्छ नि त्यस्तै लाग्छ हो एकदम ज्ञान गुण शील स्वभाव होइन आनी बानी अब साथी भाइहरूसँग कसरी बोल्ने आफूभन्दा ठुलाहरूसँग कसरी बोल्ने सानाहरूसँग कसरी बोल्ने अब त्यो कुराहरूले त्यो जम्मै कुराहरूले गर्दाखेरि चाहिँ अब मलाई चाहिँ त्यो चाहिँ उपलब्धि लाग्छ अब त्यसको मतलब फेरि अघि भनेको जस्तै यो चाहिँ होइन कि म मेरोमा सबै कुरो चाहिँ कुटकुटके भरिएको छ भनेको चाहिँ होइन अब मैले अहिलेसम्म जीवनमा जुन कुरा मैले पाएँ मैले साथी भाइहरूबाट जुन कुरा सिकेँ होइन आमा बाबाबाट जुन कुरो सिकेँ समाजबाट जुन कुरो सिकेँ त्यो कुराहरूले गर्दाखेरि आजको दिनमा म यसरी एउटा एउटा के भन्नु अब एकजना मान्छे मलाई छत्र भनेर चिन्छ होइन कतिले अब कतिले के भनेर चिन्ला त्यो कुरा म आफैलाई उपलब्ध मान्छु त्यसमा हुनु त यो उपलब्ध मेरो मेहनतले कमाएको उपलब्ध हो मेरो बाबा आमाको पसिनाले कमाएको उपलब्ध हो होइन उहाँहरूको हौसलाले विशेष गरेर दाजु दिदी आमा बाबाले जुन प्रकारले मलाई सहयोग गर्नुभयो पढ्नमा केटाकेटी छँदादेखि नै अहिले त्यो जम्मै जम्मै सबै सबैजनाको योगदानहरू मिलेर चाहिँ अब म बनिएको हो होइन अनि त्यो म बनिनुनमा पनि म मात्रै मेरो मात्रै त्यो भुमिका छ भन्ने होइन अब एउटा मान्छे बनिनुमा के हुन्छ एब एउटा मान्छे बनिनुमा आमाको त्यति नै ठुलो योगदान हुन्छ बाबाको होइन घरको परिवारको भयो साथी सङ्गत भन्छ नि अब यो एकदम ठुल्ठुलो फ्याक्टरहरू क्या इनीहरू चाहिँ तत्त्वहरू हो क्या जुन तत्त्वले गर्दा चाहिँ के हुन्छ मान्छे त्यो सन्त पनि के हुन्छ चोर हुन्छ नि चोर पनि फेरि सन्त हुन्छ नि त्यो चाहिँ के ले गर्दा हो सङ्गतले गर्दा हो भन्छ नि त अब अब सङ्गत जस्तै अब सङ्गतले गर्दा मान्छे त बिगार्ने भन्ने हाम्रो अब समाजमा त्यो भनाइ छ क्यो कुरो ठिकै हो तर अब कति कुरा त आफू पनि होसियारी हुनुपर्छ अब जस्तै हुनु त अब आगोको छेउमा बसेर चाहिँ म म तात्तिन्दिनँ भन्नु त भएन नि तात्तिन्छ नि त त्यस्तै हो अब म चोरसँग हिँडेँ भने कहीँ न कहीँ कतै न कतै मभित्र त्यो भावनाहरू क्या पलाउनु थाल्छ मलाई यो त्यो चोर्ने अर्काको कुरा टिप्ने त्यो त्यस्तो हुन्छ मतलब मलाई त्यस्तो लाग्छ अनि त्यो कुराहरूदेखि म बाँच्न सकेँ सायद अब मलाई मेरो साथीभाइहरू त्यस्तो थिएनन् होला होइन मेरो साथीभाइहरू अब गाउँका साथीहरू जति थिए उनीहरू अब मै जस्तो थिए होला त्यही कारण त म आजको दिनमा यतिको बन्न सकेँ एउटा मान्छे जस्तो बन्न सकेँ कसैको भावनालाई बुझ्न सकेँ कसैको दुःखलाई बुझ्न सकेँ होइन अब आमा बाबालाई इज्जत गर्न सिकेँ नानीहरूलाई माया गर्न सिकेँ अनि एउटा कुरा चाहिँ मलाई के लाग्छ भने नि जीवनमा सफल हुनु अर्थात् जीवनमा उपलब्धि प्राप्त गर्नु भनेको चाहिँ त्यो ठुल्ठुला कुराहरू होइन मेडलहरू जितेर नाम कमाएर ठुल्ठुलो ठुला ठुला कृतिहरू लेखेर मात्रै होइन वास्तवमा मलाई चाहिँ त्यस्तो लाग्छ ससाना कुराहरूलाई ध्यान दियोभने खुसी भन्ने कुरो ससाना कुराहरूले नै दिन्छ नि होइन ठुला ठुला कुराहरू ठुलोबडे घर त्यहाँबाट त्यहाँभित्र ठुला ठुला टिभी होइन त्यहाँ सोफाहरू पनि दामी त्यो होइन नि जीवन भनेको अर्थात् परिवार भनेको त्यो होइन नि त एउटा सुख शान्ति होस् न त होइन त्यो चाहिँ मलाई चाहिँ लाग्छ जस्तै अब यहाँ चाहिँ कस्तो छ भने हाम्रोतिर चाहिँ माथिबाट के गर्छ पहाडबाट मान्छेहरू झर्छन् सिलगडी सिलगडीमा आएर एकदम बजार होइन ठुला घर बनाएर बस्छन् त्यहाँबाट बाहिर चाहिँ के गर्छ ठुलोबडे गेट बनायो अनि त्यहाँनेर चाहिँ बिवेर डग भनेर लेख्छ अनि आफैलाई चाहिँ त्यत्ति असुरक्षित गरिरहेको हुन्छ क्या वास्तवमा मान्छेले जीवनको उपलब्धि भनेको त्यो ठुलो घर ठुलो महल होइन गाडी घोडाहरू मात्रै होइन नि हाम्रो जम्मै जम्मै कुराहरू जुन कुराले चाहिँ तिमीलाई तिमी अर्थात म बनिनुमा त्यो जुन कुराहरूले चाहिँ काँध हालिराखेको हुन्छ क्या मान्छेलाई त्यो मसिना मसिना कुराहरूले त्यही कारणले गर्दा चाहिँ अब त्यस्तो मसिनो कुराहरूमा ध्यान दियो भने चाहिँ मान्छे सफल हुन्छ जस्तो चाहिँ मलाई लाग्छ अनि म चाहिँ भन्छु अब म मान्छे बन्न सकेँ होइन अब अरूले देख्दाखेरि कतिको मान्छे छु म कति पर्सेन्ट मान्छे भएको छु कति पर्सेन्ट भएको छुइन त्यो अलग्गै कुरा हो तर मलाई चाहिँ अब म खुसी छु म चाहिँ अब आजको दिनमा एउटा मान्छे जस्तो भएको छु मलाई त्यही चाहिँ जीवनको सबैभन्दा गर्व गर्न लायकको उपलब्धि चाहिँ मेरो लागि चाहिँ त्यही हो कि म चाहिँ मान्छे बन्न सकेँ